मेरो एक्सपिरियन्समा चाहिँ एकपल्ट जब म गोवा गएको थिएँ त्यतिखेर जो मलाई एयरपोर्टबाट लिनु आउनुभएको थियो ऊ ड्राइभरले चाहिँ सोध्नुभयो म्याम तपाईँहरू कहाँबाट हो भन्दाखेरि चाहिँ हामीले भनेँ कि म दार्जिलिङ वेस्ट बेङ्गलबाट हो अन्त उहाँले सोध्नुभयो कि के छ फेमस चाहिँ यहाँको भन्दाखेरि मैले भनेँ हाम्रो यहाँ हाम्रो पाहाड छ घुम्ने ठाउँ पाहाड छ मिरिक छ खरसाङ छ दार्जिलिङ छ टाइगर हिल छ अनि त्यसपछि खानेमा चाहिँ फाले छ हाम्रो स्पेसल मोमोहरू पाउँछ चौरस्तामा अनि त्यही एक्सपिरियन्स चाहिँ त्यस्तै खालको अब सेयर गरेँ होइन अनि त्यसपछि उहाँहरूले भन्नुभयो कि अँ तपाईँहरूको वहाँ त के अरे क्लोदिङको पनि धरै उ छ है स्टाइलहरू छ है भन्दाखेरि हजुर हाम्रो यहाँ सबैजनाहरू फ्रेन्डली पनि हुनुहुन्छ हेल्पफुल हुनुहुन्छ अनि तपाईँहरू जहिले पनि आउनुहुन्छ हाम्रो दार्जिलिङ चाहिँ घुम्नु आउनुहोस् किनभने तपाईँहरू धेरै डिफ्रेन्स फिल गर्न सक्नुहुन्छ तपाईँहरूलाई फिलै हुँदैन कि तपाईँहरू आफ्नो होम टाउनबाट बाहिर हुनुहुन्छ सबैजना ओ ओभर फ्रेन्डलीहरू हुनुहुन्छ हेल्पफुलहरू हुनुहुन्छ त त्यस्तै खालको एउटा टल्कसेयर भयो हाम्रो होइन बातचित हाम्रो भयो अनि त्यसपछि उहाँ धेरै धेरै एक्साइटेड हुनुहुन्थ्यो अनि त्यसको कति महिनापछि उहाँ पनि आउनुभयो दार्जिलिङ घुम्नु लागि अनि मलाई भन्नुहुँदैथ्यो कि अँ मैले जे भनेको साँच्चै नै भनेको रहेछ उहाँहरूले कहिल्यै बिर्सिनुहुन्न यो ट्रिप भनेर चाहिँ अब एकखालको अब त्यतिखेर पनि भयो कुराहरू